मलाई चाहिँ अब यात्रा गर्नु त मन मज्जा लाग्छ हो अन्त प्रायः जस्तो म साथीहरूसँगै मज्जा लाग्छ किनभने अब हाँस्नु दिल्लगी गर्नु जे बोल्दा पनि हुने यसरी चाहिँ अब यात्राहरू अब कहिले कहीँ टाडो जानु पर्दा साथीहरूसँग नै मलाई मज्जा लाग्छ यता यात्राहरू गर्नु जानु